अहिलेसम्म चाहिँ मैले बाटोमा त्यस्तो भेटेको सामानहरू टिकट सिक्का ढुङ्गाहरू त्यस्तो टिपेको छुइनँ होइन तर त्यो भनेको के हो त्यो त थाहा छैन राम्ररी होइन बाटोतिर भेट्यो भने टिप्ने त होइन अब अझै अगाडितिर भेट्यो भने टिपौँला होइन